हेलो ए हजुर दिदी तपाईँ कहाँ हुनुहुन्छ अहिले ए सुन्नुहोस् न नक्सलमा एउटा मेला लाग्दै रहेछ कि पुषमा लाग्ने मेला लाग्दै रहेछ है तपाईँले केही सामानहरू लाने सोच्नु भएको छ ए तपाईँकोमा के के छ होला त्यस्तो लाने चिजहरू ए हजुर होइन म पनि लानु भनेर सोचेको थिएँ कि त्यही त को साथी पायो भने चाहिँ गाडी गर्नु अलिक सुबिस्ता पर्छ होला भनेर सोचेको थिएँ अनि त्यो गाडीको लागि चाहिँ दुईजना भयौँ भने राम्रो हुने थियो भनेर नि तपाईँले के सोच्नु भएको छ त्यस्को लागि हजुर मेरोमा पनि छ कि अलिअलि सामान धानहरू के केहरू छ चामलको पिठोहरू बनाएको छु रोटीसोटी के के गर्नुको लागि है तपाईँ र म भएर एउटा गाडी बन्दोबस्त गर्नु पर्छ होला हौ के कति लिन्छ है तपाईँले यसो बुझ्नुहोस् न ल

मेरो पनि त्यस्तै छ मकै छ आलु छ धानहरू छ त्यही धानको पिठो चामल कुटेको छु रोटीसोटी बनाउनु भनेर हो तपाईँले गाडीको बन्दोबस्त गर्नुहोस् न ल हजुर हुन्छ त्यसो भए म ढुक्क भएँ है हुन्छ